म चाहिँ अब कालिम्पोङ बजारमा बस्छु अब कालिम्पोङ चाहिँ एकदमै राम्रो जग्गा छ अब कालिम्पोङको चाहिँ वातावरणहरू एकदमै राम्रो छ साथै अब यहाँनिर यहाँको घुम्ने जग्गाहरू पनि एकदम राम्रो छ अब कालिम्पोङ बजारदेखि केही माथि अब यो दुर्पिन गुम्बा छ त्यहाँनिर पनि अब धेरै टुरिस्टहरू आएर अब यस् घुम्नेओर्ने गर्छ साथै माथि कालिम्पोङदेखि अलिक माथि डेलो छ डेलो पार्क छ त्यहाँनिर पनि अब टुरिस्टहरू गएर साथै अब हामी हामी यहाँकै मान्छेहरू पनि गएर अब यसो रमाइलो गर्नु गर्नु मिल्ने छ साथै कालिम्पोङ बजारको छेउमा एउटा इन्डस्ट्रियल पार्क छ त्यहाँ पनि अब नानीहरू गएर खेल्नेओर्ने सुविस्ता छ कालिम्पोङको चाहिँ वेदर एकदम राम्रो छ सबसे राम्रो छ वेदर छ किनभने हरियाली वरिपरि हरियै हरियो देखिन्छ एकदम शीतल अब साह्रै गरम पनि छैन अब जाडोमा पनि हामीलाई त्यस्तो जाडो हुँदैन अब यहाँनिर अब बस्नु चाहिँ अब एकदम राम्रो छ हाम्रो लागि चाहिँ अब यहाँ हामी धेरै यहाँ कालिम्पोङमा चाहिँ अब हामी धेरै जातका मान्छेहरू बस्छौँ हामी धेरै जातको मान्छेहरू पनि हामी मिलेरै बसेका छौँ भोटे लाप्चे बिहारी मारवाडी मुसलमान अब हामी नेपालीहरू सबैजना अब हामी मिलेर बस्छौँ एकदम रमाइलो गरेर बस्छौँ जो जुनै जातको पनि यहाँनिर चाडपर्व मनाउनु पाइन्छ जुनै जातको पनि चाडपर्वहरू हर्षोल्लासको साथ मनाइन्छ अनि कालिम्पोङमा धेरै अब घुम्ने जग्गाहरू छ गुम्बाहरू एकदम राम्रो छ गुम्बा मन्दिरहरू अब हिन्दु बुद्धिस्ट मुस्लिमहरू चाहिँ अब सबै एक भएर मिलेर बसेको छ अनि यहाँनिर चाहिँ अब हामीले धेरैहरू राम्रो खाने कुराहरू पाउँछौँ सागसब्जीहरू अब हामीले सबै यहीँ उमारेको अर्ग्यानिक पाउँछौँ अब हामीले यहाँ आफ्नै जग्गामा बनाएको थुक्पाहरू खानु पाइन्छ हामीले आफ्नै जग्गामा उमारेको सागपात हरियोपरियोहरू अर्ग्यानिक हामीले खानु पाइन्छ अब यो नै हाम्रो लागि एकदम खुसीको कुरा छ अब एकदम राम्रो हरियाली पाहाडहरू देखिन्छ त्यसका साथसाथै चराचुरुङ्गीहरूको मिठो मिठो आवाजहरू अब हामीले चाहिँ सुन्न पाइन्छ कालिम्पोङ चाहिँ अब यत्ति राम्रो छ अब घुम्नको लागि बस्नुको लागि चाहिँ